मेरो क्षेत्रमा कक्षा दस पछिका विद्यार्थीहरूले शैक्षिक प्राथमिकता केलाई दिन्छ भने पारम्परिक शिक्षा प्रणाली अथवा शिक्षा व्यवस्थाअनुसार उनीहरू उच्च माध्यमिक तहको अथवा एचएसको परीक्षा दिनको निम्ति तयारी हुन्छ पढ्छ क्लास इलेभेन टुवेल्भ एघारौँ बाह्रौँ श्रेणीको अध्ययन गर्छ किनभने हाम्रो क्षेत्रमा मेरो क्षेत्रमा चाहिँ त्यो प्रविधिक अहिलेको शिक्षा व्यवस्थाको विज्ञापन अथवा ज्ञान जानकारी सबैलाई भइसकेको छैन त्यसकारणले गर्दा पनि पारम्परिक शिक्षा प्रणालीलाई नै पै पैलाएर एघारौँ बाह्रौँ श्रेणी गर्दै स्नातक स्नातकोत्तरसम्म अध्ययन गर्ने परिपाटीमा नै नानीहरू रहेको छ